अस्ति मैले छुरी एउटा छुरी किनेर ल्याएको थिएँ बजारदेखि एकदमै दामी रहेछ लाग्ने साग सब्जी काट्दा पनि चट् चट् छिन्ने हो राम्रो रहेछ